सबिता दिदी बोल्नुभएको को सब्जीको दोकान छ नि ए त्यही त मलाई सब्जी चाहिएको थियो नि त मेरो दाजुको घरमा बिहा छ नि त कि अन्त सब्जी कहाँबाट लिने भन्दाखेरि चाहिँ मेरो साथीले तपाईँको नम्बर दियो नि त दिदीले एकदमै फ्रेस अन्त दिदी अहिले आलुको भाउहरू चाहिँ के कसरी छ हौ हजुर हजुर हजुर हजुर हजुर ए हजुर दिदी मलाई अन्त फुलकोपी पनि चाहिएको छ प्याज पनि हो हजुर यो अन्त त्यही त यो सबै म तपाईँलाई सामानको लिस्टहरू बनाएर पठाइदिएपछि होइन त्यहाँ पछि त म त अब आउनु भ्याउँदिनँ अब बिहाको काम छ घरमा त्यतिकै हो तपाईँलाई त्यहाँदेखि त त्यो गाडीमा नम्बरहरू दिन्छु सबै म त्यहाँ गाडीमा मान्छे पठाउँछु हालिदिनु सक्नुहुन्छ नि नि

हजुर ए हजुर हजुर दिदी अन्त के पो त्यो पेमेन्ट गर्दाखेरि चाहिँ अब म त अब त्यो क्यासहरू पठाइरहनु सक्दिनँ अहिले जिपेहरू गर्दा पनि हुन्छ होला है ए ए हजुर हजुर ए दिदी अन्त मलाई त्यो सिमला मिर्च पनि चाहिएको थियो हौ त्यो पनि हुन्छ होला नि सिमला मिर्च त मलाई साह्रै ज्यादा त होइन दस केजी चाहिँ चाहिएको हजुर हजुर हजुर हजुर हजुर हजुर यसमै छ दिदी मेरो वाट्सएप यसमै छ हजुर हजुर हजुर

ए हजुर

ए दिदी अन्त तपाईँको तपाईँको दोकानको प्रोपर एड्रेस चाहिँ कहाँनिर हो ए हुन्छ त्यहाँ बाटोमै मेन रोडमै छ नि नि ए हजुर हजुर हुन्छ अब म त्यसै गर्छु दिदी अब लु म तपाईँकै भरोसा बसेँ है ल अरू म कहीँ खोज्दिनँ है सब्जीहरू ए हजुर त्यही त मैले साथीकोबाट पनि सुनेँ धेरै कम्ती दाममै त्यहाँनिर दिदीले दिन्छ फ्रेस सब्जी दिन्छ भन्यो नि त कि त्यहाँदेखि मैले तपाईँलाई सम्झेको ए हुन्छ दिदी धन्यवाद